मलाई मनपर्ने गायककार चाहिँ अरिजीत सिंह हुन् र उनी भारतीय गायककार हुन् मलाई उस मलाई उनको बारेमा के सबसे भन्दा राम्रो कुरा लाग्छ भने उनको स्वर एकदमै मिठो छ र उनको लुगाफाटा रहनसहन पनि एकदमै साधारण रहेको हुनाले मलाई उ अरिजीत सिंह धेरै मनपर्छ